बिरुवा उमार्नुलाई हामी आफ्नै जमिनको माटो प्रयोग न प्रयोग गर्ने गर्छौँ किनभने हाम्रो बस्ती एरिया भन भएको कारणले गर्दा यहाँको माटो एकदम फर्टाइल छ हरएक प्रकारको सब्जी हुने गर्छ एकदम राम्रो छ त्यही कारणले गर्दा यदि आफ्नै जमिनको माटो प्रयोग गर्ने गर्छौँ साथै मल भन्नु पर्दा हामी गाईको मल माटोमा मिसाएर प्रयोग गर्ने गर्छौँ अनि कतिजनाले कतिपयले फुलहरू रोप्नुको लागि चाहिँ जङ्गली मल जस्तै प्लान्टहरू रुख पातहरू झरेर त्यो कुहिएर बनिएको मल हुन्छ जङ्गली मल त्यो मल पनि युज गर्ने गर्छन् हाम्रो चाहिँ त्यो पनि युज गर्ने गर्छौँ साथै आफ्नै जमिनको माटो अनि गाईको मल युज गर्ने गर्छौँ